तपाईँ आरके ब्रदर्सबाट बोल्नुभएको हो ए मलाई मेरो साथीको बर्थडे पार्टीको लागि चाहिँ एउटा गिफ्ट कस्टमाइज गर्नुथ्यो कि ए हजुर मलाई चाहिँ त्यो स्टेसनेरीमै चाहिएको र एउटा जुन चाहिँ डायरी हुन्छ नि हजुर त्यो डायरी चाहिँ मलाई एकदम मिडियम साइजमा त्यस्तो ठुलो पनि होइन त्यति सानो पनि होइन तर मिडियम साइजको डायरीमा चाहिँ त्यो फर्स्ट फर्स्ट उयो फर्स्ट कभरमा चाहिँ त्यो मेरो साथीको चाहिँ उयो फोटो चाहिएको थियो फोटो प्रिन्ट गर्नु थियो कि अन्त हजुर ए मलाई चाहिँ विदिन वन विक चाहिँ चाहिएको हो हजुर ए हुन्छ हुन्छ अन्त त्यसको प्राइस चाहिँ कति छ होला ए हजुर कलरमा गर्दा चाहिँ कति लाग्छ होला हजुर नोटबुकमा हुन् आम्माहौ पन्द्र सय त साह्रै ज्यादा भयो नि अलिकिति उयो अलिक उयो गरिदिनोस् न मैले त एट हन्ड्रेडसम्म सोचेको थिएँ आम्माहौ त्यति त ज्यादा भयो नि अलिकति उयो गरिदिनुहोस् न कम्ती गरिदिनुहोस् न साइज चाहिँ मलाई ठुलो त चाहिएको होइन तर एकदम मिडियम साइजमा चाहिएको र मलाई तपाईँले एट हन्ड्रेड टू नाइन हन्ड्रेडसम्म चाहिँ गरिदिनुहोस् न हुन्छ नाइन नाइन फिफ्टी त साह्रै भयो नि तपाईँले कतिले पनि कति पनि घटाउनु भएको छैन कति एट म भनौँ नाइन हन्ड्रेडसम्म चाहिँ गरिदिनोस् न लु ए तपाईँले भनेअनुसार म पर्सी आउँछु नि ल्याउनु चाहिँ हजुर चिन्छु चिन्छु ए हुन्छ हुन्छ चिन्छु हुन्छ हुन्छ हुन्छ हुन्छ धन्यवाद हुन्छ